दिदी तपाईँ यो फुल प्लान्ट्सहरू रोप्दाखेरि चाहिँ कस्तो खालको मलहरू प्रयोग गर्नुहुन्छ र माटोहरू कसरी मिलाएर फुल रोप्दाखेरि चाहिँ अब फुल राम्रो फुल्छ होला हामीलाई भनिदिनुहोस् त अलिकति हामी चाहिँ बहिनी गाईकै ल्याउँछौँ तल ब बस्तीबाट ल्याउँछौँ यहाँ त अब गाई पाल्ने होइन अनि ल्याएर गाईको मल ल्याएर माटोमा मिलाएर पटमा पनि कोही रोप्छौँ अनि भुइँमा पनि मजाले खनखान पार्यो अनि माटो र गोबर मिसायो अनि फिटफाट पारेर त्यसरी रोप्छौँ मजाले फुल्छ मल माटो मिलाएर रोप्यो भने सिजन फुलहरू पनि रोप्छौँ अरू कलम ल्यायो कलम ल्याएर त्यो फुलहरू पनि माटोमा रोप्दा मजाले फुल्छ त्यसरी नै मिलाएर रोप्छौँ हौ बहिनी हामी